हेलो ए तपाईँ फारमर बोल्नुभएको ए तपाईँकोबाट मैले अस्ति के भन्छ साग सब्जीहरू अर्डर गरेको थिएँ नि हजुर हजुर हो त ए त्यही त त्यो साग सब्जी मैले जुन चाहिँ तपाईँलाई तपाईँसित अर्डर गरेको थिएँ त्यो चाहिँ तपाईँले कहिलेसम्म पठाइ दिनुहुन्छ हजुर कति टाइम लाग्छ ए दुई दिन त साह्रै ढिलो भएन मैले पनि त यहाँनिर अरूहरूलाई सब्जीहरू दिनुपर्छ हो हजुर दोकानबाट यहाँनिर मलाई फोन गरेको गरेकै छ साग सब्जी कहिले ल्याइदिन्छ भनेर अन्त तपाईँले भोलिसम्म चाहिँ सक्नुहुन्न हजुर हजुर होइन होइन तपाईँले गाडीमै पठाइ दिनुहोस् हो म लेउनु आउँदिन म तपाईँलाई मेरो कहाँ मेरो एड्रेस भन्छु तपाईँले कहाँनिर त्यो गाडीले कहाँसम्म पुऱ्याइदिनु भनेर हो अन्त त्यो एड्रेसमा चाहिँ टक्कै तपाईँले झारिदिनु लगाउनुहोस् त्यो ड्राइभरलाई अन्त हजुर ए बिहानको सात बजे त म त भ्याउँदिनँ त म त अरू नै काममा हुन्छु त्यतिखेर त कि अन्त तपाईँको गाउँबाट गाउँबाट दस एघार बजेको गाडीहरू छैन हजुर ए हजुर बेलुका पाँच बजे त साह्रै ढिलो भयो त्यसो भए नौ बजेको गरिदिनु सक्नुहुन्छ नौ बजेको गाडीमा तपाईँले पठाइ दिनुभयो भने चाहिँ म टक्कै रिसिभ गर्नु आइराखेको हुन्छु नि हजुर हजुर हजुर हजुर हजुर तपाईँले ड्राइभर दाजुको फोन नम्बर दिनुहोस् कि मलाई त्यहाँबाट तपाईँले त्यो पठाइदिइ सामान पठाइदिइ सकेपछि चाहिँ म फोन गर्छु नि कतानिर झारिदिनु भनेर म भनिहाल्छु नि त्यो त हजुर हुन्छ हजुर भन्नुहोस् न ए हुन्छ हुन्छ सामान रिसिभ गरिसकेपछि म पैसा तपाईँलाई जिपे नै भए पनि गरदिइहाल्छु ड्राइभरकै हातमा भए पनि पठाइदिइहाल्छु नि ए हुन्छ तपाईँको यही यही मोबाइल नम्बरमा छ जिपेको अकाउन्ट ए हुन्छ भनेपछि पहिला म सामान पाइहाल्छु त्यहाँबाट मात्रै म तपाईँलाई जिपे गरिदिन्छु नि हजुर हेरेर फेरि हेरेर आलिक पठाइदिन्छु नि पऱ्यो नि कतिवटा त सामानहरू बिग्रिएको हुन्छ त्यो पनि त्योसँग नै पैसा काटेर आलिक पठाइदिन्छु नि ए हुन्छ ए हुन्छ हुन्छ रेट चाहिँ अस्तिकै हिसाब होइन अस्तिकै होइन तपाईँले बडाउनु त भएको छैन होला नि फेरि ए त्यस्तो त नगर्नु न हौ कहिले देखिको तपाईँकोबाट लगेको अब एउटै रेटमै दिनुपर्छ नि तपाईँले त मलाई त तपाईँलाई त हामीले ऊ यो गरेको त छैन नि नि अब मार्केटकै लन्डाको त छैन नि मार्केटकै रेट मै अब ऊ यो गर्दैछ हामीलाई पनि त अब अलिकति हुनु पऱ्यो हो हामीले पनि त फेरि यता दोकानमा दिँदाखेरिको हामीले पनि त आलिक कम्ति मात्रै राखेर दिन्छौँ हो त्यही भएर नि ए हुन्छ हुन्छ दिदी हुन्छ थ्याङ्कयु धन्यवाद